मैले एउटा टिबेटन डिस लाफिङ भन्ने साथीहरूसँग खाएको थिएँ बजारमा र त्यति बेला मलाई पुरा मनपरेको थियो लाफिङ र पछि गएर पनि मलाई अचानक लाफिङको पुरा क्रेभिङ्स भयो र मेरो घरको मेम्बरहरूले पनि ट्राई गरोस् भनेर मैले घरमै लाफिङ बनाउनु सोचेँ त्यति बेला मलाई त्यत्ति इन्ट्रेस्ट थिएन कुकिङपट्टि तर पनि मलाई लाफिङ पुरा बनाउन मनलागेको थियो त्यही लागि मैले युट्युबबाट हेरेँ लाफिङको रेसिपी सामानहरू पनि सबै ल्याएँ हो अनि म मलाई त्यस्तो आइडिया थिएन कुकिङको हो त्यति बेला त्यही लागि अब मैले हेर्नु त हेरेँ युट्युबबाट खै आफ्टरनुन अँ मैले आफ्टरनुनदेखि ट्राई गरेको लाफिङ बनाउनु रेसिपी हेर्दै हेर्दै हेर्दै हेर्दै थालेँ अनि विन्टरको टाइम थियो त्यति बेला हाम्रोमा खाना बेलुकाको खाना छिटो खान्थ्यौँ तर अब लाफिङ बनाउनु चाहिँ प्रोसेस पुरा रहेछ टाइम पुरा लाग्दोरहेछ त्यो ग्लुटेनमा ग्लुटेनलाई धुनु ग्लुटेनको पानीलाई राख्नु फेरि एकछिन राखेर फेरि ग्लुटेन धुनु फेरि पानीलाई राख्नु त्यस्तो पुरा प्रोसेस रहेछ फेरि ग्लुटेनलाई पनि पास राख्नुपर्ने रहेछ त्यही लागि टाइम पुरा लाग्दोरहेछ हो अनि खै त्यति बेला हत्तार भएको थियो मलाई पुरा हतार भएको थियो आफ्टरनुनदेखि थाल्नु थालेँ नि त मैले खासमा चाहिँ बिहानदेखि नै थाल्नु पर्दोरहेछ टाइम पनि मिल्यो हो मैले अचारहरू चाहिँ सबै प्रोसेस फलो गरेँ अब अचारहरू त सिम्पल थियो बनाउनु हो तर त्यो स्टार्च बनाउनु त्यो ग्लुटेनलाई पास राख्नु स्टेज स्टार्चलाई राख्नु होइन त्योहरू चाहिँ टाइम चाहिँ फलो गरिनँ कोर्समा चार घन्टा थियो चार घन्टा राख्नु भनेको थियो तर मैले चार नभनेर कम्ती कम्ती कम्ती राखेँ चार घन्टा भनेकोमा मैले दुई घन्टाहरू राखेँ त्यस्तै टाइमहरू कम्ती कम्ती गर्दै गरेँ टाइमको क्राइसिसले गर्दाखेरि हो अन्त टाइमको क्राइसिसले गर्दाखेरि कम्ती गर्दै अन्त त्यो स्टार्च जुन बेस हुन्छ नि लाफिङको जुन बेस हुन्छ त्यो पनि खै के भएको थियो भएको थियो त्यति बेला त तेल कम्ती हालेको कि खै के भएको डल्लो हुनुपर्नेमा त च्याप्टो भएर कोही च्यातिएर भएको थियो मजा त मजा आएको थियो लाफिङ बनाउँदाखेरि अनि च्यालेन्जेस त त्यही हो टाइमको क्राइसिस मैले पुरा फेस गरेँ हो अनि पुरा अत्तालिएँ घरको मान्छेहरू अब अत्तालियो खै ले त के खाइदिउँ बनाइस् तर त्यो रेडी नै भएको थिएन त्यही लागि पुरा अत्तालिएँ हो अन्त मैले के सिकेँ भन्दाखेरि चाहिँ अब यस्तो लाफिङहरू बनाउँदाखेरि यो लाफिङ टिम मोमो टाइपोहरू बनाउँदाखेरि अलिक लामो अब टाइम लागिदिन्छ उनीहरू पास जत्ति पास राख्यो राख्यो राम्रो हुन्छ नि त त्यही लागि त्यस्तो डिसहरू बनाउनु छ भने चाहिँ म बिहानदेखिको अब पासहरू राख्नु होइन बिहानदेखि बनाउनुपर्ने रहेछ भनेर चाहिँ बुझेँ